हाम्रो गाउँमा पर्यटन बढाउनका लागि तिनको प्रवर्तन गर्न सकिन्छ क अवश्य सकिन्छ जस्तै अब तपाईँको टाइगर हिल भयो टाइगर हिल अब एकदम उचाइ जगामा भएकोले गर्दा तपाईँको सूर्य उदय एकदम राम्रो रूपमा देखिन्छ तपाईँको बिहानीको एकदमै सूर्य उदय हुने टाइम तपाईँको दुई बजे तिन बजे गरेर तपाईँको त्यहाँनिर भेला हुनु पर्यो होइन यस्तै अब आकर्षण केन्द्रहरू थुप्रै छ जस्तै अब हिमाल भयो तपाईँको तेन्जिङ सेर्पा तपाईँको जुन ऊ यसमा चढेको थियो त्यो जगाहरू तपाईँको हेर्नुको लागि विश्वबाट टाढा टाढाबाट एडमन्ड हिलेरी अब तेन्जिङ सेर्पाहरू चढेको तपाईँको पर्वतारोहीहरू आउन पनि सकिन्छ यहाँनिर टुरिज्मको लागि एकदमै राम्रो छ तपाईँको यति मात्र नभएर तपाईँको सुभाष घिसिङले जुन बनाउनु भएको तपाईँको गङ्गामायादेखि लिएर टाइगर हिल यो जुन टा गङ्गामाया तपाईँको रक गार्डनहरू एकदमै प्रसिद्ध मात्रामा छ तपाईँको यसलाई अझ राम्रोसँग रूपले सुचारु रूपले चल्न सकेको चल्दैछ चल्नु त तपाईँको अब सुचारु रूपले चलाउनुको लागि अब त्यसमा कति कुरोहरू बनाउनु अधुरै छ अनि आकर्षण केन्द्रहरू तपाईँको यहाँनिर हावा पानी एकदम मौसम ठिक राम्रो छ दार्जिलिङको तपाईँको अब आकर्षणहरू केन्द्रहरू तपाईँको हिमाल पहाड पर्वत यस्तै अब तपाईँको खोला नालाहरूदेखि लिएर एकदम सुन्दर मात्रामा छ एकदम रमणीय दृश्यहरू छन् यसैले अब तपाईँको यहाँबाट तपाईँको मधेस पनि देख्न सकिन्छ दार्जिलिङ जिल्लामा यस्तो यस्तो कुरोहरू पनि छ तपाईँको पुरा प्लेन्सहरू देख्न सकिन्छ पहाडको चोटीबाट हेर्दाखेरि यस्तो कुरोहरू थुप्रै छन् अन्त यसलाई टुरिज्मको लागि बनाउन अवश्य सकिन्छ एकदम आकर्षण केन्द्रहरू अझ यति मात्र नभएर थुप्रै थुप्रै कुरोहरू छ तपाईँको नेपालहरूदेखि लिएर अब कति कुरोहरू पनि यहीँबाट देखिन्छ तपाईँको एसिया क्षेत्रमा सबैभन्दा अग्लो पुलहरू भएको जुन पुलहरू पनि छ अब जस्तै अब यहाँ से उयोतिर यहाँ त्यो यहाँबाट देख्न सकिन्छ अब केन्द्रको लागि एकदम विशेष रूपमा एकदम असल नै छ भनौँ अब